हुन त हुन त मैले अस्ति ज्याकेट किनेको थिएँ हो त्यो ज्याकेटको चाहिँ क्वालिटी राम्रो थिएन अन्तखेरि अलिक मैला भएर धुँदाखेरि चाहिँ अब अलिकति मैला भएर धुँदाखेरि त्यो च्यात्तिइहाल्यो क्या हो यस्तो उयो एउटा बाहुलाबाट च्यात्तिइहाल्ने क्वालिटी लुगाको क्वालिटी राम्रो छैन रहेछ हेर्दा चाहिँ मनपरेन मलाई चाहिँ ब्रान्डै राम्रो रहेन रहेछ हो